मैले मेरो जीवनमा सामना गर्नुपरेको सबैभन्दा ठुलो चुनौतीहरूमध्ये चाहिँ एउटा चाहिँ आमा हुनु हो कसरी भन्दा चाहिँ अब एउटाले एउटा है लेडिजलाई आमा हुनु भन्ने कुरा सबैभन्दा ठुलो कुरा हुन्छ र मैले त्यो आमा भएर एउटा नानीलाई है त्यसलाई घरमा कसरी कसरी चाहिँ अब त्यसलाई ब बढाई हुर्काई पालनपोषण गरेर है ठुलो बनाएर त्यसको त्यो सँगसँगै त्यसको पालनपोषण सँगसँगै त्यसलाई दिनुपर्ने शिक्षाहरू दिएर है स्कुलमा पढाइको कुराहरूलाई घरमा पढाएर पढाउनुपर्ने है नानीको स टाइम टेबल समयहरू एकदमै समयलाई ध्यान दिनुपर्ने हुन्छ नानी सानो हुँदाखेरि र नानीलाई स्कुल लानु ल्याउनु उसको खाना खानेकुराहरूको कुराहरू याद गर्नु र बिमार हुन्छ विशेष गरेर नानी सानोमा बिमार पुरा हुन्छ र उनीहरूको कुरा बुझ्दैनौँ उनीहरूलाई के भएको त्यो कुराहरू बुझिँदैन है र त्यो त्यो अवस्थाहरू एकदमै कठिन अवस्था थियो कठिन अवस्था थियो जब कि नानी सानो हुँदा है ज्वरो आउँछ के हुन्छ कसो हुन्छ त्यो बुझ्नु गाह्रो पर्ने है त्यो सबै चाहिँ एकदमै कठिन कठिन र चुनौतीपूर्ण है कार्य मेरो त्यो क्षणहरू थियो र त्यो क्षणहरूलाई चाहिँ मैले पार गरेँ कसरी पार गरेँ भन्दा चाहिँ अब त्यसलाई अब एउटा आमा हुने क्षमता चाहिँ हामी नारीमा अलरेडी भएर आएको हुन्छ पहिल्यैबाट है त्यही कारणले पनि होला र मैले चाहिँ अब त्यसलाई नआत्तिकन एउटा अब नानीलाई कस्तो प्रकारले मैले हुर्काउनुपर्ने बढाउनुपर्ने त्यो चाहिँ मैले अब गरेर नानीलाई पढाएर बढाएर हुर्काएर र त्यो चुनौतीपूर्ण त्यो क्षणहरू चाहिँ मैले बिताएँ त्यसमा चाहिँ म आफैलाई गर्व लाग्छ है त्यही मेरो कठिन कठिन र ठुलो चुनौतीपूर्ण क्षणहरू र मैले पार गरेको त्यो दिनहरू यस्तै छ